मिना मोडको भाइ बोल्नुभएको मैले खाना मगाएको थिएँ त म बाग्राकोट पोस्टअफिस लाइनबाट बोलेको खाना मगाएको थिएँ दालभात सब्जी मगाएको थिएँ कति बेला ल्याइदिनु हुन्छ